हेलो

ए हुन्छ नि मैले पनि होमस्टे गरेको त अब झन्डै बिस वर्ष त्यही त हँ यो अब विशेष होमस्टे त हो होमस्टे गाउँघरमा हो टुरिजम उइ उइसमा माध्यमबाट चल्नु चाहिँ चल्दैछ राम्रै चल्दैछ यहाँ बेरोजगारहरूलाई पनि अब अलिअलि रोजगारी हुँदैछ तर यो ग गऱ्यो भने त राम्रै हो मलाई राम राम्रै लाग्छ तर त्यसको अब सुखसुविधा चाहिँ अब दिनु सक्नुपऱ्यो टुरिस्टहरूलाई चाहिँ अब होमस्टे बनायोपछि त्यहाँ अब थुप्रै गाह्रो सुविधाहरू चाहिँ उपलब्ध गराउनुपऱ्यो नि हो हो त्यो चाहिँ गराउनुपऱ्यो र राम्रोसँग सञ्चालन गऱ्यो भने राम्रै हुन्छ अहिले पढ्यो लेखेर अब झट्टै गभर्मेन्ट जबहरू पाउनु राक्छन् हो त्यसले गर्दाखेरि टुरिजमहरू खोलेर चाहिँ यसो एडभटाइजमेन्ट गऱ्यो भने चाहिँ टुरिस्टहरू आयोपछि आयो भने चाहिँ आफ्नो अब बिजनेस चल्छ भनौँ न टुरिजमको र राम्रो हुन्छ अहिले त राम्रै अहिलेसम्म राम्रै लाग्दैछ राम्रो चल्दैछ हो अब कालिम कालिम्पोङ क्षेत्रमा अब यस्तो गर्ने बहुतै छ पहिले त अब टुरिस्टहरू पनि प्रायः प्रायः अब बजारमा मात्रै बस्छ अहिले त गाउँबस्ती रुचाउँछ हो त्यो राम राम्रै हुन्छ अब यसो कन्ट्याक्ट चाहिँ राख्नु सक्नुपऱ्यो टुरिस्टहरूसँग हुन्छ हुन्छ हुन्छ राम्रै हुन्छ उनीहरूलाई सुविधा दिनेहरू उनीहरू पनि आउनुसक्छ उनीहरू ए एक हुल आयो भने पनि अन्त अर्कोलाई भन्छ हो आउनुसक्छ तर अब अब त्यो रिसिभ गर्नु पनि अब जग्गा जमिन चाहिँ चाहियो नि अब आफ्नो जमिन छ भने त ठिकै छ हो विशेष अब गभर्मेन्टको जमिनमा बस्नेहरू जस्तै कमानतिर बस्नेहरूले चाहिँ अब पर्मिसन लिनुपऱ्यो हो अब पर्मिसन लिएर गर्नुपऱ्यो हुनु चाहिँ अब पर्मिसन नलिई गर्दा पनि हुन्छ हुनु चाहिँ तर अब कतिको अब राम्रो हुँदैन नि कतिले पोलझोस गर्छ के गर्छ हो त्यो चाहिँ अप्ठ्यारो पर्छ हो आफ्नै जमिन छ भने चाहिँ अलिक सुविधा हुन्छ होइन त्यो गर्नुभयो भने राम्रै हो हामी पनि अब म पनि त्यहाँ कोपरेसन गरौँला नि यसो उयोहरू बताउँला ल कोसिस चाहिँ गर्नु नि ओके